चाडबाडमा चाहिँ के भने अब फर्स्टै दसैँ हुन्छ हो हाम्रो दसैँ हुँदा एकदमै रमाइलो हुन्छ हामी सबै नानीहरू एकदमै खुसी हुन्छ होइन अनि हाम्रो आमाबाबुहरू पनि बाहिर जानुहुन्छ अनि बाहिरबाट आउनुहुन्छ दसैँ तिहार भनेपछि सबैसँग मिली हाँसी खुसी एकदमै रमाइलो लाग्छ सबैहरूसँग मिल्छ हो अनि त्यसमा चाहिँ के हुन्छ भने मतलब दसैँ तिहारतिर र अब के के पूजाहरू हुन्छ होइन दुर्गा पूजाहरू हुन्छ पूजाहरू गर्छ यस्तो दुधहरू लिएर धुपहरू लिएर राम्ररी होइन अनि मजाले हामी नयाँ नयाँ लुगा लगाएर जान्छौँ आमा बाबुले लुगाहरू किनिदिनु हुन्छ मजाले अनि रातो टिका लगाउँछौँ चामलको होइन अनि एकदमै मनपर्छ सबै नानीहरू एकदमै खुसी हुन्छ दसैँ तिहार भनेपछि सबै नानीहरू एकदमै खुसी हुन्छ एकदमै मनपर्छ दसैँ तिहार भनेपछि सबैलाई प्यारो होइन अब हजुरहरूलाई पनि प्यारो होला दसैँ तिहार भनेपछि त अनि यस्तो लक्ष्मी पूजाहरू पनि हुन्छ त्यसमा पनि एकदमै रमाइलो लाग्छ गौमाताहरूलाई हामीले पूजा गर्छौँ होइन एकदम मतलब फूलहरू बनाएर लगाइदिन्छौँ मालाहरू अनि माला लगाइदिन्छौँ पूजाहरू गर्छौँ होइन अनि उनीहरूलाई भोगहरू चडाउँछौँ अनि त्यसपछि आउँछ कुकुर तिहार कुकुर तिहार अब अरूहरूले अरू जग्गामा त त्यति मान्दैन तर हाम्रो यहाँ नेपाली नेपाली मान्छेहरूले त एकदमै मान्छ नि अन्त होइन अनि यस्तो कुकुर तिहारमा चाहिँ के कुकुरहरूलाई त्यति महत्त्व दिँदैन मान्छेहरूले होइन तर हामीहरूले चाहिँ नेपालीहरू जस्तो कि दसैँ तिहार मनाउँदाखेरि कुकुर तिहारहरू आउँछ त्यही भएर माला बनाएर चढाइदिन्छ होइन अनि सेलरोटीहरू बनाउँछ सेलरोटीहरू बनाएर दिन्छौँ कुकुरहरूलाई होइन मालाहरू लगाइदिन्छौँ पूजाहरू गर्छौँ एकदमै राम्ररी सबै मिलेर बस्छौँ अनि आउँछ भैलेनी भै भैलेनीहरू आउँछ भौलेनीमा हामी एकदमै खुसी हुन्छौँ हामी केटी केटा सबै मिली मिली यहाँ गाउदै नाच्दै खेल्दै हिँड्छ होइन ठुलो मान्छेहरूको ठुलोबाट आशीर्वादहरू लिन्छौँ हामी अनि एकदमै मतलब सबै साथीभाइहरू जो पनि मतलब अरू अरूको कामहरूमा बिजी हुन्छ होइन अरू दिन त तर यस्तो तिहारहरू आउँदा चाहिँ सबैजना मिलीकन गाउदै नाच्दै हिँड्नु एकदमै रमाइलो हुन्छ सबै जग्गामा एकदम झलक मिलिक हुन्छ होइन अब यस्तो दसैँ तिहार भनेपछि चाहिँ यस्तो रमाइलो हुन्छ यस्तो रमाइलो हुन्छ सबै मिली नाची होइन अब को आफ्नो को पराई होइन सबैसँग मिल्छौँ हामी अनि अब हुन्छ नि दुस्मनीहरू हुन्छ अब सबैजना एक हुन्छ कोही पनि दुस्मनी हुँदैन यस्तोतिर चाहिँ अनि भाइटिका पनि हुन्छ यता भाइहरूलाई हामीले पुज्छौँ भाइहरूको पूजा गर्छौँ उसलाई टिकाहरू लगाइदिन्छौँ अनि यस्तो गरेपछि चाहिँ हुन्छ के भनेपछि पहिला हाम्रोमा एउटा कहानी सुनाउनु भएको थियो हाम्रो आमाले यस्तो मतलब यमराज आउनुभएको थियो भाइलाई लिनु दिदीले ना नलैजाउनु अहिले नै पछि लैजाउनु कतिदिन बाद भने भनेर बिन्ती गऱ्यो अरे ल अब भोलि एकदिनको समय दिन्छु अगर तिमीले भोलिसम्म पनि भोलि म आउँछु भोलि म लान्छु मलाई कसैले रोक्न सक्दैन भनेर भन्यो अरे दिदीले भाइलाई एकदमै माया गर्थ्यो अरे होइन अनि त्यो दिदीले चाहिँ यस्तो गर्यो अरे तेल तेल हुन्छ एउटा खाने तेल हुन्छ होइन अनि टिका सातवटा टिका हुन्छ कलर कलरको होइन अनि यस्तो पहिला नै हामीले के गर्छ सयपत्री फुल हो हाम्रो मेन त कुनै पनि तिहारहरूमा सयपत्री ज्यादा महत्त्व दिन्छ हामी नेपालीहरूले अनि त्यसको फुल बनाउँछ ए त्यसको माला बनाउँछौँ त्यसको माला बनाएर लगाइदिन्छौँ हामीले भाइहरूलाई दाजुहरूलाई होइन त्यसरी लगाइदिएको थियो अनि त्यस्तो गरेर तेलको घेरा बनायो अरे होइन मतलब हुन्छ नि गोबरको घर हुन्छ नि त्यस्तो थियो त्यस्तो बनायो पूजाहरू गर्यो भाइलाई अनि भोलिपल्ट यमराज आएर लानु खोज्दा लानु सकेन किनकि दिदीले भनेथ्यो कि यो घेरा जब हराउँछ तब मात्रै तपाईँले मेरो भाइलाई लानु सक्छ होइन तर गोबरले चाहिँ मतलब के हुन्छ अब लक्ष्मी माताको होइन त्यो त्यसमा तेल लगाए पछि त्यो हतपत जाँदैन त्यो गएन अनि यमराजले त्यतिकै नै त्यसलाई छोडेर गयो कति दिन आयो आयो आयो तर पनि मिटिएको थिएन त्यहाँदेखिको छोडदियो अनि त्यही भएर हामीले हरेक साल भाइटिका आउँदाखेरि भाइलाई टिकाहरू लगाइदिन्छौँ उनीहरूको राम्रो होस् भनेर होइन उनीहरूलाई केही पनि नहोस् भनेर अनि टिकाहरू लाइदिन्छौँ मालाहरू लाइदिन्छौँ तेलले घेरा बनाउँछौँ अनि सेलरोटी सेलरोटी हाम्रो मेन हो दसैँ तिहार जे पनि हुन्छ हाम्रोमा सेलरोटी बनाउँछ सेलरोटी चाहिँ कसरी बनाउँछ भने मिठो हुन्छ चामल हुन्छ चामल भिजाएर त्यसको पिठो बनाउँछ आफ्नो हातले हामी नेपालीहरूले पिठो बनाउँछौँ त्यसमाथि चिनी या त गुड लगाउँदा पनि हुन्छ तपाईँले चिनी लगाउँदा पनि हुन्छ अनि त्यो त्यो मैदा लगाएर बनाउँछौँ होइन अनि एकदमै राम्रो हुन्छ त्यो एकदमै मिठो सबै नेपालीहरूको त्यही हो सबैभन्दा खास भनेपछि सेलरोटी अनि त्योहरू बनाउँछ अलग अलग जस्तो हुन्छ नि अलग अलग सब्जीहरू हुन्छ त्यस्तो मतलब सेलरोटी चाहिँ कसरी बनाउँछ भने यस्तो अब चिनी लगाउँछौँ नुन लगाउँछौँ घिउ को कोले घिउ पनि लगाउँछ हाम्रोमा त लगाउँछ अनि यस्तो मतलब हातमा लिन्छौँ त्यसलाई एउटा ताईमा तेल लगाएर घुमाउँछौँ होइन अनि एकदमै मिठो के अरू अरू देशमा पनि यसलाई बहुतै मान्छ सेलरोटीहरू अहिले त अनि हाम्रो दसैँ तिहार भनेपछि चाहिँ एकदमै रमाइलो एकदमै रमाइलो हाम्रो यता त कौडी पनि खेल्छ दसैँ तिहार भनेपछि सबै मिली नाची गाइ होइन दाजु भाइ सबै यस्तो दसैँ तिहारमा चाहिँ कसले पनि कसैलाई पनि नराम्रो व्यवहार गर्दैन सबै मिली हाँसी गाइ नाची सबै मतलब मिल्छ के आफ्नै मतलब परिवार जस्तै फेमिली जस्तै अनि यो दसैँ तिहारहरूको बारेमा त मलाई यति थाह छ यति नै हो